अब माछा मार्नुमा चाहिँ पहिला लोकेसन हेर्नुपर्छ अब त्यस्तै त्यतिकै जाँदा चाहिँ हुँदैन अब कहाँ माछा छ त्यो चाहिँ अब हेर्नुपर्छ त्यहाँबाट चाहिँ स्टार्ट गर्नुपर्छ हामी फिसिङ अन्त हाम्रो टेक्निक चाहिँ माछा मार्नेमा यो हो कि अब ढुङ्गाहरू चाहिँ युस गर्दैन हामी हामी सिम्पली अब जो फिसिङ रड छ त्यसलाई चाहिँ युस गर्छ चारा हालेर चाहिँ अन्त त्यही लोकेसन हेरेर जहाँ मज्जाको माछाहरू छ त्यसमा चाहिँ पक्रिन्थे तर तपाईँलाई अब पेसेन्स चाहिँ हुनुपर्छ तपाईँको अलि टाइम लाग्छ त्यस्तोमा टाइम त दिनुपर्छ अब त्यस्तोमा त्यस्तो होइन कि अब पाएन भनेर पाएन भनेर सिधै घर जाने त्यस्तो चाहिँ होइन अलिक टाइम चाहिँ लाग्छ त्यस्तोमा त्यो चाहिँ मैले आभास गरेँ बुझेँ अन्त मैले चाहिँ यो गा ज्ञान कहाँबाट पाएँ भने चाहिँ पहिला हामी केटाहरू हुँदा हामी स्कुल टाइममा त्यतिबेला चाहिँ जान्थ्यो हामी साथसाथमा त्यही त्यति नै हो